मैले एउटा यस्तो महँगो क्रिम किनेको थिएँ जुन चाहिँ चाहिँ मैले एउटा साथीकोबाट देखेको थिएँ होइन हामी दुईजनाको स्किनको टेक्सचर चाहिँ एउटै छ होइन त्यसको पनि ओइली छ मेरो पनि ओइली छ त्यही भएर मैले मलाई पनि सुट गर्छ भनेर किनेँ तर जब मैले किने टू डेज बाद चाहिँ मेरो फेसमा चाहिँ यस्तो डरलाग्दो पिम्पल्स एक्नीहरू आउन थाल्यो म त अब कस्तो भयो क्या त्यो देखेर बित्थामा किने छु भन्ने जस्तो भयो अब रिटर्न पनि गर्नु सक्दिन यति महँगो थियो त्यो अब त्यो पैसा बेकारमा गयो कसलाई दिनु भइरहेछ मलाई यो वा अरूलाई दिएर पनि त्यस्तै भयो भन्त मलाई मार्छ होइन त्यतिले गर्दाखेरि म के गर्नु गर्नु यो उयो किनेर चाहिँ यस्तो डरलाग्दो रिग्रेट गर्दैछु कि बित्थामा खासमा चाहिँ अब मैल चाहिँ सोचेको थिएँ मेरो साथीको सेम छ त्यो म पनि यस्तै किन्छु म क्वा उयो स्किनको क्वालिटी चाहिँ सेम छ भनेर किनेको थिएँ तर त्यस्तो हुँदैन रहेछ क्या आफ्नो टेस्ट गर्नै पर्ने रहेछ फेसको उयो चाहिँ अब मैले रिग्रेट गरे अब के गर्नु गर्नु यस्तो रिस उठिरहेको छ कि मैले कस्तो गरेर मेन्टेन गरेको थिएँ मेरो स्किनको उयो चाहिँ रुटिन अब मेरो स्किनको कति रुटिन मेन्टेन गरेको छु क्या मैले तर अब मेरो यस्तो स्टार्ट भयो कि अब केही लगाउनै मन लाग्दैन यस्तो रिस उठ्छ ऐना हेर्ने बित्तिकै होइन बित्थामा किनेछु यति रिग्रेट भइरहेको छ मलाई म त सोच्नै सक्दिनँ अब के गर्नु गर्नु अब यो यसलाई फर्का फर्काए भने पनि अब केही उयै छैन युजै छैन अब युज प्रडक्ट त अब कम्पनीले त अब्भियस्ली दिँदैन दिँदैन यति राम्रो ब्रान्डको कम्पनी हो कि यो तर र पनि मलाई यस्तो ब्याड रिभ्यू दिनु अब मन लाग्यो क्या मेरो मेरो यस्तो उयो फेसको क्वालिटी देखेर चाहिँ